मैले दुइवटा लुगा अर्डर गरेको थिएँ र फर्स्ट प्रडक्ट चाहिँ त्यसको मटेरियल त्यसको क्वालिटी एकदमै राम्रो त्यहाँ सोचेको भन्दा एकदमै राम्रो डेलिभर भएको छ